मेरो घरमा धेरै फुलहरू फुलेको छ एजेलिया फुलिरहेको छ स्नेक प्लान्ट दुई किसिमको छ एउटा पहेँलो र सेतो एउटा चाहिँ हरियो छ रबर प्लान्ट पनि छ रोज पनि छ गुलाब पनि छ गुलाब फुल पनि फुलेको छ मजाको पिङ्क कलरको लालुपाते फुलेको छ मजाले एजेलिया हजुर एजेलिया पनि फुलेको छ बगानबेली फुलेको छ मजाको सानसानो पटमा लगाएको छु मजाले फुलेको छ बगानबेली जेरेनियम पनि फुलेको छ तुलसी पनि छ मजाले सयपत्री फुल लगाएको छु फुल्नु आँटेको छ त्यो फुल पुरा मनपर्छ मलाई सयपत्री त्यो फुललाई हामी मन्दिरतिर लगेर पनि चढाउँछौँ पूजा गर्न लान्छौँ मन्दिरमा ए अन्त यो के अरे सनफ्लावर भन्छ सनफ्लावर पनि फुलेको छ मजाले अरू प्लान्टहरू थुप्रो लगाएको छु मैले धुपी लगाएको छु धुपी लगाएको छु जवाकुसुम छ थुप्रै प्लान्टहरू छ मेरोमा जवाकुसुम छ